हेलो भन्नुहोस् हँ कपडा दोकान हो कपडा दोकान कपडा दोकान हो कस्तो लुगा हौ कोट प्यान्टको लुगा छ त कलर छ थुप्रै कलरको कालो छ कालो छ ब्लूमा छ निलोमा छ पिन्क कलर उम् उम्

छ छ छ छ मिल्छ हुन्छ हुन्छ हुन्छ हजुर हजार रुपियाँ हजार रुपियाँ हजार रुपियाँ मिटर हो तपाईँलाई चार मिटर जस्तो लाग्छ हौ थ्री पिसको चार मिटर पाँच सौ पाइन्छ पाँच सौमा

हेलो ए ल ल आउनुहोस् न दोकानमा अहिले म बिजी छु राखेँ ल